दार्जिलिङ जिल्लामा चाहिँ मुख्य कृषि उत्पादन भन्नु पर्दा चाहिँ यहाँ त्यस्तो बेसी कृषि भन्ने कुरो त त्यस्तो बेसी भएको जस्तो त लाग्दैन साग सब्जीहरू त अब हुन्छ बस्तीतिर होइन कमानमा भन्दा चाहिँ बेसी बस्ती इलाकामा चाहिँ हुन्छ जस्तै यो साग गाजर बिट अनि अलि अलि धानहरू पनि हुन्छ अनि मुला धनियाँ अन्त मसरुम मसरुमको चाहिँ पुरा हुन्छ यतातिर अनि यो बटन मसरुम पनि हुन्छ अनि अर्को खाले मसरुमको पनि हुन्छ खेती भन्नु पर्दा चाहिँ यहाँ अनि प पशुपालनलाई भन्नु पर्दा यहाँ गाउँ घरमा चाहिँ प्रायः मान्छेहरूले मैले अहिले चाहिँ सुँगुर पालेको देखेँ अनि गाई गाई पनि पाल्छ तर अब पहिलाको जस्तो त छैन तर पनि पाल्नु चाहिँ पाल्छ सुँगुर गाई बाख्रा अनि पोल्ट्री फार्महरू पनि खोलेर अब आफ्नो एउटा आमदानी आमदानी भनौँ होइन एउटा पैसा कमाउने एउटा जरिया पनि मान्छेले बनाउछ पोल्ट्री फार्म खोलेर सुँगुर पालेर अनि त्यहीँबाट अन्डाहरू बेच्छ कतिजनाले अनि यस्तो सिँचाइ प्रविधि भन्नु पर्दा चाहिँ त्यस्तो बेसी त छैन तर दार्जिलिङमा त मेन त्यही हो चिया खेती नै बेसी गरिन्छ किनभने दार्जिलिङको चियाको बारेमा त सबैलाई थाहा नै छ यहाँ चाहिँ बेसी जस्तो चाहिँ मान्छेहरू बगानमा नै गएर काम गर्ने गर्छन् काम गर्ने गर्छन् अरू चाहिँ अब त्यस्तो ठुलो सिँचाइ त्यस्तो ठुलो खेतीहरू चाहिँ मलाई छ जस्तो त लाग्दैन